अन्त म चाहिँ मेरोमा समय कम्ती हुँदाखेरि चाहिँ म चाहिँ अब त्यो गुन्द्रुकहरू बनाएर खाने गर्छु गुन्द्रुक र भात है भात त अब कुकरमा सिटी लागिहाल्छ अनि चाहिँ गुन्द्रुक चाहिँ सबैभन्दा छिटो है छिटो पाक्ने उयो हो अन्त त्यो बनाएर खाने गर्छु अन्त त्यो भएन भने चाहिँ दोकानमा गएर म्यागीहरू वाईवाईहरू किनेर ल्याएर पकाएर खाने गर्छु त्यो चाहिँ एकदमै छिटो हुन्छ अन्त राम्रो पनि हुन्छ